हलो मलाई तपाईँको एकजना मेरो कलिगले नम्बर दिनुभएको कि को बिरेन भाइ बोल्नुभएको ए म माथि यता आसाम तेजपुरबाट रिसर्च स्कोलर हो कि यहाँ डुवर्समा निकै भिन्न भिन्न प्रकारको चिया के रे अनुसूचित जनजाति हरू बस्छ भनेर सुनेको थिएँ हो अनि त त्यो रिलेटेड चाहिँ वहाँको संस्कृति वहाँको अब एउटा भेषभूषा अब वहाँको एउटा अब आफ्नो सांस्कृतिक नृत्य त्यो लिएर चाहिँ डुवर्स अनि त डुवर्सको जति पनि अब जनजातिहरू छ त्यो लिएर रिसर्च गरौँ भनेको अनि भाइ अनि त यहाँ हाम्रो डुवर्समा के रे आदिवासी त अब बाहुल्य एरिया हो है आदिवासी गोर्खा हजुर अनि यहाँ तपाईँको राभा टोटो अनि बोडो अनि अब राई लिम्बू अनि अझै थुप्रै प्रकार थुप्रै जनजातिहरू छ है अच्छा अच्छा उरावँ उरावँको अच्छा उरावँको त वहाँहरूको मूल भाषा त कुडुक भाषा हो नि अस्ति भर्खर युनेस्कोले कुडुक भाषालाई त मान्यता प्राप्त गऱ्यो अल ओभर वर्ल्डमा सुन्नुभएको छ तपाईँले भाइ अनि त त्यस ए अनि त त्यस्तै रिलेटेड एउटा अब हाम्रो यहाँ अब कतिवटा लुप्त भएको भाषाहरू छ संस्कृतिहरू छ है अनि त त्यही रिलेटेडै अब त्यहीअनुसार नै अब काम गरौँ भनेको अनि त यसो भाइ पनि अब हेल्प चाहिरहेको छ हो

के गर्नुपर्ने कसो गर्नुपर्ने यसो मलाई गाइडहरू गर्दिनुहोस् है ल हलो हलो विशेष विशेष गरेर आलीपुरद्वारमा चाहिँ कस्तो कस्तो जनजातिको मान्छेहरू बसोबास गर्छौ आलिकिति आइडिया त भएन के अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा अच्छा अनि उनीहरूको हजुर उनीहरूको सांस्कृतिक उनीहरूको चाडपर्वहरू चाहिँ कस्तो प्रकारले मनाउँछ ए सुरुल जात्रा अँ सुनेको थिएँ मैले नेटमा हेरेको थिएँ ए हजुर हजुर मैले चरक चरक पूजा चाहिँ सुनेको थियो हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ म पछि तपाईँलाई कल गर्छु कि म तपाईँको यो नम्बर म सेभ गरेर राख्छु नि ल हस् हुन्छ धन्यवाद